मैले भाले भाले जुधाएको देखेको मजा लाग्यो हेरिरहुँ जस्तो लाग्यो उनीहरू अब उफ्री उफ्री जुदाएको हुन्छ जुदिराखेको हुन्छ मजा लाग्यो हेरिरहेँ मैले त हेरिबसेँ अन्त उयोहरू चाहिँ भाले के भन्छ बाख्रा गोरुहरू चाहिँ मैले देखेको छुइनँ मेरो रियल लाइफमा खालि मैले भालेहरू चाहिँ देखेको जुजा जुदाएको